अघि पनि भनेको थिएँ है मैले हामीलाई इन्टरनेटले गर्दाखेरि चाहिँ एकदम सुविस्ता भएको छ पढ्नु या केही कुरा गर्नु भनेर जस्तै हामीलाई अब

इन्टरनेटले गर्दा चाहिँ हाम्रो एजुकेसन चाहिँ अब एकदमै सुविस्ता भइसकेको छ जस्तै मलाई यो कुरो थाहा छैन भने म गुगलमा सर्च गरेर हेर्नु सक्छु म पत्ता लाउन सक्छु त्यो कुरा के हो भनेर हैन अनि त अनलाइन क्लासहरू हामी इन्टरनेटबाटै गर्छौँ र हामीहरू इन्टरनेटबाट केही बुक्सहरू मगाउनु पर्यो हामीले अफलाइन पाएनौँ भने पनि हामी अनलाइन बुक्सहरू किन्न सक्छौँ र मलाई चाहिँ लाग्छ कि यो इन्टरनेटको र इज् इन्टरनेटले गर्दा चाहिँ हाम्रो एजुकेसन चाहिँ एकदमै राम्रो भएको छ